अब हाम्रो अब लेप्चाहरूमा चाहिँ अब विवाह कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब लेप्चाले अब लेप्चै बिहा गऱ्यो भने होइन अब धुमधामसँगले अब लेप्चा ड्रेस लाएर होइन यता केटीपट्टि पनि लेप्चाबाट बोलेर यता केटापट्टिबाट पनि लेप्चाबाट बोलेर होइन अब यस्तो मण्डपमा जाने बेलामा पनि अब त्यो ताँबाको भाँडा टाइपमा उनीहरूलाई स्वागत गरेर होइन अब लेप्चा केटा पनि लेप्चा केटी पनि लेप्चा छ भने खानाहरू पनि अब लेप्चा ताँबामा अब केटा अब फर्स्ट अब केटा खाना पनि अब ताँबाको भाँडातिरै हुन्छ होइन तर अब केटा लेप्चा केटी अब अर्कै जातको छ भने चाहिँ केटीलाई ल्याएर पहिला आफ्नो जातमा हाल्छ होइन त्यसपछि आफ्नो जातमा हालेपछि मात्रै पछि अब बिहाहरू त्यसपछि उनीहरूले गर्छ होइन तर पहिला चाहिँ आफ्नो जातमा चाहिँ हाल्छै हाल्छ अब किनभने केटी अरू जातको हुन्छ त्यहीलागि लेप्चा बनाएर चाहिँ आफ्नो जातमा हाल्छ फर्स्टमा चाहिँ अन्त मात्रै पछि बिहा गर्छ